हजुर हजुर अब अँ त्यो नानीहरूलाई नि अब अघि तपाईँले भने जस्तै हामीले पनि अब त्यसरी नै पहल गर्नुपर्छ नानीहरूलाई एक्लोपना हुन दिनुहुँदैन बाउआमा भए पनि सँगसँगै उनीहरूसँगै खेल्ने उ गर्ने जब कि स्कुल गएर आएपछि एकछिन खाजा चिया दिएर चाहिँ एकछिन नानीहरूलाई खेल्न दिनै पर्छ जति नै होमवर्क भए पनि अनि स्कुलहरूमा पनि अलिकति अज्ञानता भएको जस्तो मलाई लाग्छ स्कुलहरूलेको टिचरहरूले पढाउँदा पनि किनभने होमवर्क यति बेसी दिएको हुन्छ कि बिहान र बेलुकी गरेर पनि नसक्ने होमवर्कहरू दिइराखेको हुन्छ अन्त बाउआमा लागि पर्छन् नानी चाहिँ फेल हुन्छ होला भनेर त्यसले गर्दा नानीहरूलाई त्यसको चिन्ता पनि बेसी भएर चाहिँ मनमा क्या त डर बोकेर चाहिँ अलिकति नानीहरूलाई चाहिँ ब्रेनमा स्ट्रेस परिराखेको जस्तो पनि मलाई लाग्छ तिनीहरू उमेर अनुसारको खेल्दैखेल्दै जानुपऱ्यो नि हजुर हजुर अब नानीहरूलाई सन्तुलन बनाइराख्नको लागि मोनो साइकोलोजी द्वाराहरू चाहिँ मेडिकल साइन्सले चाहिँ के भन्छ भने नानीहरूलाई खेला र सङ्गीत चाहिँ इम्पोर्टेन्ट ब बताउँछ र फेरि हामी तपाईँ हामी मिलेर यो नानीहरूलाई अँ सन्तुलन बनाइराख्ने कार्यक्रममा अघि बढौँ र आजलाई यति नै धन्यवाद